यता खेतीपाती चाहिँ एकदम राम्रो है किनभने खेतीपाती भयो भने यहाँनिर फ्रेस भेजिटेबल्सहरू खानु पाउँछ है अनि खेतिपाती भनेको एकदमै राम्रो हो है किनभने त्यसबाट हामीले फ्रेस पाउँछौँ है क्यामिकलहरू मिसाएको पाउँदैनौँ है अनि धेरै राम्रोहरू हुन्छ है अनि यताबाट धेरै रिफ्रेसमेन्टहरू पनि